आन्टी तपाईँ हाउसवाइफ हुनुहुँदो रहेछ है मैले घरमा तपाईँको नाति नातिनाहरू पनि देखेँ अनि घरको कामहरू सबै निप्ट्याएर नानीहरूलाई स्कुलको दिउँसोको खाजाहरू बनाएर पठाएर है बिहान बेलुका नानीहरूलाई पढाउँदा तपाईँलाई यो एजमा आएर कत्तिको अब अप्ठ्यारो लाग्छ हामीलाई भन्दिनुहोस् न अलिकति